फेरि पनि फ्लिपकार्टबाट नानीको जुत्ता मगाएको त यसपाली त राम्रो आएन रहेछ त हौ एकदम थर्ड क्वालिटीको राम्रो छैन त्यो के भन्नु अब पैसा अनुसारको त एउटा सामानै छैन त्यो म त अब आइन्दादेखि त अहँ मगाउँदिन यो कम्पनीबाट फ्लिपकार्टबाट त